म त अब गाउँतिर यसो घुम्नु जान्छु कोही बेला अल्छी लाग्छ यसो साथीभाइहरू भेट्नु मन लाग्छ तर कुनै घरमा फुलहरू रोप्दैछ भने म चाहिँ त्यस्तोमा चाहिँ फुलहरूलाई माया लाग्छ म पनि घरमा स्याहार्छु रोप्दैछ भने म सिकाउँछु कतिवटा ढङ्ग उनीहरूले जानेन भने फुल रोप्दाखेरि कसो गर्नु पर्ने के गर्नु पर्ने कसरी रोप्नु पर्छ भएन अब कुखुरा बाख्राहरूले बिगार्छ कसरी बार्नु पर्ने के गर्नु पर्ने त्यस्तोहरू म सिकाइदिन्छु फुल स्याहार्नेहरूलाई मन पर्छ म फुलहरू साह्रै मन पर्छ कहीँ कसैकोमा फुलिरहेको छ भने म मागेर पनि ल्याउँछु त्यहाँ रोप्दैछ भने रोप्नु पनि सघाउँछु म छ भने त फुलहरू रोप्नु रोप्दाखेरि यसो उनीहरूलाई पनि दया जागेर मलाई पनि दिन्छ बिउहरू ल्याएर म पनि मज्जाले स्याहार्छु रोप्छु त्यस्तै प्रकार अब गाउँघरमा डुल्दा ओर्दा कति सयपत्री अब दसैँ आयो सयपत्रीको सिजन कति घरमा छिटिरहेको हुन्छ कतिले उता माग्दै गरेको हुन्छ कति उता माग्दै गरेको हुन्छ राम्रैसँगले कतिले रोप्छ कतिले रोप्दैन नरोप्नेहरूलाई चाहिँ म चाहिँ सिकाइदिन्छु त्यस्तै प्रकारले फुलहरू चाहिँ यसरी हाम्रो गाउँघरमा स्याहार्छ फुलहरू अब सयपत्री फुल एक नम्बर अब दसैँ आइगयो रोप्नै पर्छ हाम्रो त त्यस्तै छ जग्गा जग्गा यो म चाहिँ यहाँ माथि घरमा जाँदाखेरि मेरो साथीको घरमा फुल रोप्दै रहेछ बुढी मान्छेले अब आँखाले नभ्याएर हो कि न के हो अब अलिकति राम्रोसँगले रोपेन अन्त मैले चाहिँ सिकाइ पनि दिएँ आँखाले नभ्याएको होला है बुढी मान्छेले ए म त त्यो फुलहरू रोप्नु सघाएँ बसेँ निक्कै त्यहाँ अब वादविवाद भयो मैले पनि फुलको बिउ ल्याएँ त्यहाँबाट राम्रैसँगले स्याहार स्याहार स्याहार्नु थाल्दैछ त्यहाँ पनि फुलहरू भन्ने भयो मनमा